विशेष गरी मेरो गाउँ मेरो समाजमा पानीको धेरै नै अभाव हुन्छ किनकि जसरी समय बित्दै गयो त्यसरी नै गाउँघरहरू एकदमै बाक्ला बाक्ला हुँदै गए मानिसहरू धेरै टाढा टाढाबाट आएर बसोबास गर्न थाले त्यसरी नै पानीको अभाव पनि निरन्तरै बढ्दै गयो र यस समस्यालाई परिपूर्ति गर्नको निम्ति अथवा केही योजनाहरू प्रथमतः त म एउटा गाउँको उपाध्यक्षको रूपमा प्रथमपल्ट बसेको हुनाले नै मैले धेरै कार्यहरू विशेषतः पानीको समस्यामाथि एउटा कार्य चाहिँ मैले सहजै रूपमा गर्न सकेँ पनि र गरिरहेको छु पनि एउटा सानो धारा अथवा ट्याङ्की गाउँमा बनाइदिएँ अथवा हाम्रा अग्रजहरूले जुन चाहिँ योजना तयार पारेको थियो त्यसलाई नै हामीले निरन्तरता दिँदै गइरह्यौँ र यस्तै धेरै उपायहरू आउने दिनहरूमा पनि सोचिरहेका छौँ र अवश्य नै गर्नेछौँ भन्ने चेष्टा पनि धेरैको छ र यही हो पानीको अभावको पूर्तिको निम्ति गरिएको प्रथम कार्य त्यही ट्याङ्की बनाइदिएको त्यसपश्चात जुन चाहिँ म्युनिसिपालिटीको पानीको प्रबन्ध गरिएको थियो जुन चाहिँ नगरपालिकाबाट पानीको प्रबन्ध गरिएको थियो त्यो अहिलेसम्म आएको छैन तरै पनि हामी निरन्तर कोसिसमै छौँ सायद आउने दिनहरूमा अवश्य नै गाउँबस्तीमा हरेक घरघरमा सायद पाइप मार्फत् कुनै उपकरण मार्फत् त्यो पानी आउनेछ भनेर